मेरो परिवारमा चाहिँ हामी सम्पूर्ण परिवार चाहिँ छजानाको छौँ है मेरो आमा बाबा फुपू दादा बहिनी अन्त म म चाहिँ बिचको नानी भनौँ न अनि मेरो साथीहरू भन्दाखेरि चाहिँ भन्नु मेरो साथीहरूको बारेमा भन्नुपर्दा चाहिँ के हुन्छ भनेदेखि लाई एउटा समय हुँदो रहेछ साथी हुने साथी बनाउने साथी हुने र नयाँ साथीहरू बनिने होइन अन्त के हुन्छ भनेदेखिलाई एउटा सर्टेन एजमा आइसक्यो पछि चाहिँ त्यो भएको साथीहरू पनि हराउँदै जाँदो रहेछ अन्त त्यसै पनि अब मेरो त धेरै साथीहरू त छैन त्यही पहिला पहिलाको साथीहरू छ अब यसो सँगै पढेको सँगै क्लासमा पढेको ब्याचमेटहरू चाहिँ छन् तर अब त्योदेखि बाहिर त्यसदेखि बाहिर चाहिँ मेरो अहिलेसम्म बेस्ट फ्रेन्ड भनेको तिनजाना मात्रै छ अनि तिनजानामा तिनैजानाले विवाह गरेर आफ्नो आफ्नो घरजाम बसि बसाइसकेको छ अनि अब दु खसुखमा साथ दिने भनेको नै त्यति नै हो अन्त अब बातचित पनि अब यो उमेरमा आएर उनीहरूको पनि अब आफ्नो आफ्नो घरबार घरपरिवार हुँदाखेरि चाहिँ के हुँदो रहेछ भन्दाखेरिलाई आफूलाई परेको बेलामा आफूलाई बोल्नु मन लागेको बेलामा आफ्नो मनको कुराहरू भन्नु मन लागेको बेलामा चाहिँ आफ्नो साथीहरू हुँदैन रहेछ अब फेरि त्यही कुराहरू भन्नुको लागि नयाँ साथी बनाइरहनु त धेरै समय लाग्छ अन्त त्यस्ले गर्दाखेरि चाहिँ अब नयाँ नयाँ साथीहरू बनिँदैन रहेछ अनि अब मान्छेको स्वभाव अनुसार पनि होला अब मान्छे कस कसै अब कम्ति बोल्ने हुन्छन् होइन कसै धेरै बोल्ने हुन्छन् अनि अब म चाहिँ यसो हेर्दाखेरि बाहिरबाट हेर्दाखेरि धेरै बोल्ने जस्तो देखिए तापनि अरुले देख्दा त्यस्तो देखे पनि म चाहिँ त्यस्तो चाहिँ छुइनँ अब सबैलाई म एक प्रकारले भन्नुपर्दा मलाई अब सबैको भरोसा लाग्दैन म भरोसा गर्नु सक्दिनँ सबैलाई त्यही भएर मेरा साथीहरू चाहिँ कम्ति छन्